हेलो को बोल्नु भएको होला है हजुर हो त हजुर खिच्छु त के थियो होला है हजुर हजुर हजुर प्रिवेडिङ कस्तो छ भने तपाईँको चार्जेस् हुन्छ चार्जेस् चाहिँ थर्टी थाउजन्ड एक पर सुटको छ है तपाईँको चाहिँ अब डल्लै हुन्छ भिडियो पनि फोटो पनि हुन्छ हो अन्तखेरि तपाईँको एकदम फोटो बुक पनि हुन्छ राम्रो खाल्के विथ वाटर प्रुफ खाल्के उयो हुन्छ अन्तखेरि एकदम तपाईँले जस्तो जस्तो भन्नुहुन्छ फोटो त्यस्तो त्यस्तो नै खिचिदिन्छौँ र तपाईँलाई कुन चाहिँ दिनमा चाहिँ चाहिएको कहिले डेट हजुर हुनु त हुन्छ तपाईँहरूले अब भ त्यो उयो छान्नु भएको छ कि छैन है के अरे लोकेसन छान्नु भएको कि छैन हजुर

हजुर तपाईँको प्रिवेडिङ चाहिँ अलिकति अब उयोहरूतिरै गर्दा हुन्छ अलिकति ब्याकग्राउन्ड राम्रो अब अलिकति ग्रिनेरीहरू भएकै जग्गाहरूतिरै हो पैँसा चाहिँ थर्टी थाउजन्ड लिन्छ लिन्छु अनि सर्ट भिडियो हुन्छ प्लस फोटो तपाईँले फोटो नभने पनि तपाईँको डेढसौवटा जत्ति फोटो हुन्छ त्यति चाहिँ छ अन्त फोटो बुक

तपाईँलाई अलिति रिजनेबल प्राइसै भनेको लोकेसन चाहिँ तपाईँको हामीले स्वबेरीहरूतिर गर्दा पनि हुन्छ एउटा राम्रो उयो छ पछाडि है त्यस्तै अरू इन्डोर पनि गर्दा हुन्छ तपाईँले यहाँ काहीँ टी गार्डनहरूतिर पनि गर्दा हुन्छ हुन्छ हुन्छ हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ थाङ्क यू